हाम्रो वृद्धि विकासको वृद्धि सन्दर्भमा भन्नु पर्दा दार्जिलिङ जिल्ला धेरै नै राम्रो छ तर बाटो घाटो अवस्था अलिक राम्रो नभएको कारण र आर्थिक मतलब यहाँको राजनीतिक चहल पहल पनि राम्रो नभएको कारणले गर्दाखेरि धेरै कुरामा असुविधाहरू छन् र यहाँको प्रदूषणहरू पनि राम्रो किसिमका छन् र हावा पानी सबै राम्रो छ दार्जिलिङको तर के भन्नु पर्दाखेरि यहाँनेरको राजनीति भने अलिकति राम्रो सुधार हुन सकेको छैन र यसलाई धेरै राम्रो गर्नुको लागि धेरै नै उपयोग उपयोग कुराहरू गर्नको बाँकी नै छ